भाइ खुबै राम्रो है बाँसुरी बजाउनु भनेको सुन्नु पनि मिठो सुन्छ बाँसुरीको धुन र तपाईँले यो तपाईँले बाँसुरीको धुन चाहिँ एकल बजाउनु हुन्छ कि अरू पनि बाजागाजाहरूसँग बजाउनु हुन्छ र यो बाँसुरीको धुन प्रस्तुत गर्नु तपाईँ कुन कुन ठाउँमा कार्यक्रमहरू गर्न गइसक्नुभएको छ र अर्को एउटा मुख्य कुरा चाहिँ तपाईँले यो आफूभित्र भएको प्रतिभालाई आफूमा मात्रै सीमित राख्नुभएको छ कि आफूभन्दा मसिना भाइ बहिनी कसैलाई सिकाउने गर्नुभएको छ ए हजुर म चाहिँ अब कहिले एकल पनि गरिन्छ हजुर अनि ग्रुपमा पनि गर्छु हजुर त्यसरी नै हजुर हामी अब धेरै ठाउँतिर पनि जान्छौँ कोही बेला प्रोग्रामहरू भइरहन्छ हजुर त्यसरी नै अब प्रोग्रामको कुरा गर्दा हजुर म प्रोग्राम त भइनै रहन्छ हजुर अब यता धेरै जग्गातिर पनि हजुर पुगिसक्यौँ हामी भन्नुपर्दा सिक्किमहरूतिर यता आसामहरूतिर हजुर अनि म क्लास पनि गराउँछु हजुर घरमै गराउँछु हजुर स्टुडेन्टहरू आउने गर्छ दुई तिनजना हजुर त्यसरी नै अहिलेसम्म अहिलेसम्म गराउँदै छु यसरी नै अब हजुर अब य अब यसरी नै चल्छ हजुर हुन्छ